विकासशील विश्वबारे भन्नपर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै विकास भइरहेको जस्तो पनि लाग्छ होइन जुन पहिलाको समय हेरेर अहिलेको समय हेर्दा एकदमै टेक्नोलजिसहरू आएको छ जुन पहिलाको समयमा जुन मान्छेहरूले धिप्री बत्ती बाल्थ्यो होइन अहिले मान्छेहरूले बिजुली बत्तीहरू बाल्नथालेको छ जुन पहिला हिँडेर काहीँ जानको लागि हिँडेर जान्थ्यो अहिले गाडीमा होइन एकदमै गाडी बस प्लेन्सहरू थुप्रो थुप्रो छ होइन जुन ट्रान्सपोर्टेसनहरू छ होइन त्यसमा हिँड्ने गर्छ र एकदमै विकास भएको छ होइन यो जुन टेक्नोलोजिसहरूले गर्दाखेरि अहिले नानीहरूले स्कुल पनि जान बन्द गरेको छ होइन जुन यो फोन मार्फत् उनीहरूले अनलाइन पढाइहरू गरिरहेको छ अनलाइन शिक्षाहरू लिइरहेको छ होइन र यो टेक्नोलोजिसहरूले गर्दाखेरि एकदमै विकास परिवर्तन भएको छ होइन र संसारको परिवर्तन भन्दाखेरि एकदमै देखिरहेको छु होइन परिवर्तनहरू एकदमै बेसी मात्रामा देखिरहेको छ होइन जुन अहिले पहिला बस्ती एरियाहरू थियो होइन जुन अहिले बस्ती एरियाहरूमा सानो सानो घरहरू हुन्थ्यो अहिले त्यो बस्ती एरियामा हरेक हरेक बस्ती एरियाहरूमा पनि रोड्सहरू पुगेको छ होइन एकदम गाडीहरू कुद्ने रोड्सहरू छ र जुन सानो सानो घरहरू हुन्थ्यो अहिले बिल्डिङ्स बिल्डिङ्सहरू उठाएको छ होइन र एकदमै परिवर्तन भएको छ होइन एकदमै संसारै परिवर्तन गरिरहेको छ र जुन यो पर्यावरणहरू चाहिँ एकदमै पर्यावरण चाहिँ एकदमै अहिले नष्टहरू भइरहेको छ तर अब तर पनि यो टेक्नेलोजिसहरूले गर्दाखेरि मान्छेलाई एकदमै सुविधा भइरहेको छ जानु लगाउनु खानु एकदमै सुविस्ता भएको छ होइन अहिले खानको लागि पनि हामीले बजारहरू कुद्न पर्दैन होइन हामीले अनलाइन मार्फत् फोनहरूबाट हामीले मगाउन सकिरहेको छ होइन र हामीले आफै पनि अहिले एकदमै टेक्नोलोजी होइन एकदमै परिवर्तन भएको कारण चाहिँ हामीले अहिले किचनमा पनि जान छोडिरहेको छ होइन एकदमै अनलाइनमै एकदमै रेडिमेट खाना एकदमै मिठो मिठो पकाएको खाने एकदम मसालेदारहरू खाने एकदमै बानी भएको छ होइन र एकदमै यो परिवर्तन देख्दाखेरि चाहिँ होइन एकदमै राम्रो लाग्छ होइन अहिले सबै टेक्नोलोजिसहरूले गर्दा एकदमै सजिलो भएको छ होइन र जुन यो अब शिक्षा लिने कार्यक्रमहरू छ होइन स्कुल्सहरू पनि बन्द भएर जुन अनलाइन मार्फत् फोनहरूबाट मात्रै पढाइ हुँदैछ होइन र यो एकदमै संसारै परिवर्तन भएर गएको छ होइन हामीले पहिलाको समयमा हेर्दाखेरि हामीले देश विदेश जान पाउने थिएनौँ अहिले हामीले दुई घन्टा एक घन्टामै हामीले देश विदेश घुम्न पाउँछ होइन घर घरमा बसी बसी पनि हामीले देश विदेश हेर्न पनि सक्छ होइन यो टेक्नोलोजीको कारणले हामीले फोन मार्फत् एकदमै राम्रो भएको छ हामीले आफ्नो छिमेकीहरू जहाँ जहाँ छ उनीहरूको सबै इन्फोर्मेसन्सहरू पनि निकाल्न सकिरहेको छ होइन एकदमै बाहिर देशमा देख्नेहरूले पनि घरमा बसी बसी बाहिर देशहरू देख देख्न सकिरहेको छ जुन पहिलाको समयमा जुन इन्टरटेनमेन्टहरू हुन्थेन होइन अहिले यो टेक्नोलोजीहरूको कारणले एकदमै टेक्नो हहह यो इन्टरटेनमेन्टहरू पनि बढिरहेको छ होइन एकदमै हामीले म मोबाइल मार्फत् ल्यापटप मार्फत् टिभी मार्फत् हामीले जे आफूलाई मनपर्छ सबै हेर्नसक्नु सकिरहेको छ होइन र लगाउनको लागि पनि हामीले एकदमै बजार कुदिबस्नु पर्दैन होइन अनलाइनबाटै हामीले अर्डर गर्दा एकदमै लगाउने खाने सबै प्रयोग भएको छ एकदमै परिवर्तन भएको छ होइन र एकदम संसार चाहिँ एकदमै परिवर्तन भएर गएको छ होइन अहिलेको टेक्नोलोजिसहरूले गर्दाखेरि जुन पहिला बत्ती ढिप्री बत्तीमा बस्नेहरू पनि अहिले एकदमै बिजुली बत्तीमा एसी होइन फ्यानहरू त्यसमा बस्ने बानी बसिसकेको छ होइन एकदमै परिवर्तन भइसकेको छ होइन हामीलाई कतै जानु हिँड्नु हिँड्नुहरू गाह्रो पर्छ होइन त्यसको लागि पनि सबै गाडीहरू सबै निस्किसकेको छ होइन र एकदमै संसार एकदमै परिवर्तन भएर गएको छ